पहिला पहिलाको कुरा गर्दा र अहिलेको कुरा गर्दा मनोरञ्जनहरू चाहिँ धेरै भिन्नता रहेको छ किन भन्दाखेरि पहिलाको मान मान्छेहरू चाहिँ अब एउटा गाउँमा सानो एउटा प्रोग्राम छ भने धेरै मान्छेहरू भेला भएर नाचगान गर्थ्यो मनोरञ्जन गर्थ्यो होइन एक अर्कामा यस्तो मेलमिलाप थियो मनोरञ्जन गर्दै नाचगान गर्दै गर्थ्यो तर अहिले चाहिँ त्यो सब छैन किन भन्दाखेरि सबैको घरमा आ आफ्नो टिभीहरू छ होइन आफ्नो मानिसहरू अहिले आ आफ्नैमै लाइफ लाइफमा नै बिजी भएको छ त्यो सब उनीहरूको टाइम छैन एक अर्कासँग गाउँलेहरूसँग साथ दिने सँगै बस्ने टिभी हेर्ने त्यो सब छैन र पहिलो पहिलोपल्ट आयो रेडियो एउटा रेडियो बज्दाखेरि पनि सबै गाउँलेहरू भेला भएर त्यो रेडियोको आवाज सुन्नु नै होइन समाचार सुन्नु नै सबै गाउँलेहरू भेला हुन्थे कति रमाउँदै कति मनोरञ्जन गर्दै त्यो सुन्थ्यो अहिले सबैको घरमा आ आफ्नै घरमा टिभी हुँदाहुँदै पनि नानीहरू त झन् मोबाइल भनेपछि हुरुक्कै मोबाइलबाट त नानीहरू छुट्टिनै सक्दैन नानीहरूलाई त एकदमै धेरै अहिले यो मोबाइलले त आँखा खराब कसैको के पारिसकेको छ होइन अन्त मलाई चाहिँ लाग्छ कि अहिले त अब अहिलेको यो हाम्रो जेनेरेसनमा चाहिँ धेरै राम्रो एड्भान्टेज पनि छ र डिस्एड्भान्टेज पनि छ यो परिवर्तनको किन भन्दाखेरि अब एडभान्टेजहरू त नानीहरूलाई होइन धेरै टेक्नोलजीको बारेमा धेरै बाहिरी उसको बारेमा जानकारी त भइरहेको छ तर डिस्एड्भान्टेज के छ भन्दाखेरि चाहिँ अब शारीरिक भयो मानसिक भयो एकदमै कमजोर पारिसकेको छ किनकि त्यो एकदम फोनमै दिनभरि कम्प्युटरमै लागिरहेछ भने उनीहरूको शरीरमा के एक्सर्साइज छैन तब नानीहरूलाई त एकदम नानीहरू के ठुलो मान्छेहरू मानसिक र एकदम शारीरिक पनि एकदमै कमजोर भइरहेको मलाई लाग्छ होइन र यही परिवर्तन बारे मलाई उहिले र अहिलेकोमा म परिवर्तन सोच राख्न राख्छु